मलाई चाहिँ नोक डाँड़ा घुम्न जानको लागि ट्याक्सी अर्डर गर्नु थियो जसमा चाहिँ चारजना आँट्ने सानो ट्याक्सी र छजना आँट्ने ठुलो ट्याक्सी मा चाहिँ के भिन्नासो छ त्यो पनि तपाईँले मलाई जानकारी दिन के जानकारी दिन सक्नुहुन्छ